भारतीय फास भारतीय लुगाहरू एकदमै भिन्नभिन्न छ जस्तै नेपालीको अर्कै लुगा छ बिहारीको अर्कै लुगा छ हिन्दूको अर्कै लुगा छ र मुस्लिमको अर्कै लुगा छ यसैमध्ये सबजनाले आफ्नो आफ्नो प्रकारको लुगा लगाउनु हुन्छ बिहारमा हाइएस्टभन्दा हाइएस्ट लुगाहरू पनि छ एकदम नयाँ नयाँ प्रकारको लुगाहरू छ र एकदम पुरानो जमानाको लुगाहरू पनि छ जस्तै जस्तै हामी केही पनि लुगा लाउनु सक्छौँ हाम्रो देशमा जसले केही पनि हुनुसक्छ अहिलेको लुगाहरू फाटेको स्टाइलमा निस्किन्छन् पहिलाको जमानाको मान्छेहरू फाटेको लुगा मजबुरीमा लगाउनु पर्थ्यो तर अहिलेको लुगाहरू मान्छेहरूले फाटेकै लगाउँछन् तर स्टाइल गर्नुको लागि लगाउँछन् भन्नुको तात्पर्य यो छ केही बदलिएको छैन जे छ जसो छ त्यही छ हाम्रो जीवनमा लुगा हामीले यहाँ यहाँबाट हेरेर किन्नुपर्छ भन्ने छैन जहाँबाट पायो त्यहीबाट किन्नुसक्छ एन्ड सो अन म मेरो लुगा म सिम्पल जिन्स पेन्ट लगाउँछु मेरोमा छ भने टी सर्ट लाउँछु छैन भने सर्ट ज्याकेट अरू के के लगाउँछु त्यसैमध्येमा गरिबहरूले नराम्रो लुगा लगाउँछन् अनि धनीहरूले राम्रो लुगा लगाउँछन्